हजुर ए हजुर हजुर कुन चाहिँ दवाई होला नि नाम छ तपाईँकोमा उयो प्रिस्क्रिप्सन छ तपाईँकोमा ए हजुर हजुर नाम भनिदिनुहोस् न हजुर ए हजुर हजुर छ छ दवाई ए हजुर अँ ए हुन्छ हुन्छ हुन्छ पठाउनुहोस् न कतिखेर आउनुहुन्छ मलाई उयो गर्नुहोस् न ल भन्नुहोस् न फेरि म चिन्दिनँ होला कि अन्त त्यहाँ आइपुग्यो भनेर भन्नुहोस् न अनि अँ के भन्छ तपाईँ हजुर उम् दवाईको चाहिँ एउटा वन फिफ्टीको छ एउटा चाहिँ सस्तै छ नब्बे रुपियाँ गरेर अन्त त्यहाँ म उयोबाट तपाईँले फोन पेहरू गरेर पनि उयो गर्नु सक्नुहुन्छ तिर्नु सक्नुहुन्छ नभए क्यास पनि हुन्छ नि ल ए हवस् हुन्छ हुन्छ म तपाईँलाई तपाईँ त्यो भाइ आएर मलाई एकपल्ट कल गर्नुहोस् न म त्यसपछि म तपाईँलाई उयो गर्छु नि नम्बर भनिदिन्छु नि हुन्छ ए हवस् हुन्छ